मलाई मन पर्ने गीतहरू चाहिँ थुप्रै छ तर मेरो फेभ्रेट सिङ्गर चाहिँ हिन्दीमा फेभ्रेट सिङ्गर चाहिँ मेरो हिन्दीमा टोनी कक्कड हो अन्त मलाई टोनी कक्कड नेहा कक्कडहरूको गीत चाहिँ एकदम मन पर्छ टोनी कक्कडको चाहिँ त्यो सोना सोना भन्ने मन पर्छ अन्त कुर्ता पायजामा काला भन्ने नेहा कक्कडको चाहिँ दिलको करार आया अन्त अझ पुरै मन पर्छ अन्त नेपालीहरूमा चाहिँ नेपाली गीतहरूमा चाहिँ मलाई नेपाली गीतको फेभ्रेट सिङ्गर को हो भन्दा समीर श्रेष्ठ मन पर्छ अन्त सपुन मन पर्छ तिनीहरूको मलाई एकदम जे छौ जे छौ तिमी भन्ने गीत एकदम मन पर्छ अन्त मलाई आफैँ गाउन पनि धेरै मन पर्छ अन्त मैले त्यो गीतहरू कहाँ सुन्छु भन्दा चाहिँ म स्पटिफाई युट्युबहरूतिर त्यो गीतहरू सुन्ने गर्छु